दार्जिलिङ जिल्लाको स्थानीय स्थानीय सरकार र राजनैतिक संरचना भन्दाखेरि चाहिँ सबैभन्दा पहिला मुखमा आउने संस्था चाहिँ आउँछ जिटिए गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन् भन्छ अनि दार्जिलिङ म्युनिसिपालिटी अनि यहाँ जिटिएले पनि दार्जिलिङको लागि धेरै नै चिज गरेको छ अन्त दार्जिलिङमा धेरै नै राम्रो चिजहरू ल्याएका छन् अनि दार्जिलिङमा राम्रो के राम्रो नराम्रो यस्तो त्यस्तो भन्ने यस्तो राजनैतिक पार्टीहरूको बिचमा तर्कहरू हुँदै गरे पनि सबै पार्टीले नै दार्जिलिङलाई चाहिँ राम्रै नै होस् राम्रो गर्नु पर्छ भन्ने नै सोच राखेको जस्तो मलाई चाहिँ लाग्छ अनि आफ्नो जिल्लाका केही विधायकहरूको नाम भन्दाखेरि चाहिँ हाम्रो राजनैतिक क्षेत्रमा हुनुहुन्छ बिनय तामङ बिमल गुरुङ सुवास घिसिङ सुवास घिसिङ त बित्नु भयो अनि अहिले अनित थापाज्यूहरू हुनुहुन्छ सबैले मलाई चाहिँ राजनैतिक क्षेत्रमा हुनुहुने सबैजना सबैजना मानिसहरूले नै राम्रो काम गरेको जस्तै चाहिँ लाग्छ अनि यता दार्जिलिङ म्युनिसिपालिटीका मानिसहरूले अध्यक्षहरूले पनि धेरै नै राम्रो काम गरेको जस्तो मलाई लाग्छ यहाँ गाउँ घरहरूका पञ्चायतहरूले पनि धेरै नै गाउँ घरको विकासको लागि राम्रो चिजहरू गरेको जस्तो मलाई लाग्छ